हेलो हजुर हो त तपाईँलाई केके चाहिएको सबै कुरै छ स्टेसनेरी सपमा त कपीहरू भयो भयो पेनहरू भयो स्केच पेन भयो मार्करहरू भयो हाई लाइटरहरू भयो हजुर पाइन्छ त

हाई लाइटर हजुर किङ हजुर सबै छ हजुर

हाई लाइटरको त एउटा हाई लाइटरको त सत्तर रुपियाँ हो यो राम्रो कम्पनीको हो नि त कि बहिनी हजुर म तपाईँलाई साठी गरेर दिनुसक्छु हजुर क्लासमेटको छ नोटबुक त ए हजुर हजुर छ छ छ पत्लावाला छ पत्लावाला तपाईँलाई म कतिवटा लिनुहुन्छ पचासवटा हो भने त म होलसेलमै लगाइदिन्छु नि तिस रुपियाँ गरेर लगाइदिन्छु नि

क्लासमेटको त निक्कै महँगो पर्छ त्यो त एट्टी फाइभहरू नाइन्टी फाइभ अझै महँगो महँगो पनि छ

म तपाईँलाई बिस गरेर बिस तिस रुपियाँ गरेर लगाइदिन्छु नोटबुक चाहिँ हजुर हुन्छ ए हुन्छ हुन्छ कहिले चाहिएको तपाईँलाई ए हुन्छ भइहाल्छ हजुर पर्सी कति बजी आउनु हुन्छ बिहान नौ ए साँढे आठ बजी हुन्छ म म्यानेज गरिदिन्छु साँढे आठ बजी नै दोकान त खासगरी मेरो नौ बजी खोल्ने गर्छु म ए हुन्छ हजुर हुन्छ ए हुन्छ हुन्छ ए भइहाल्छ त्यो सुर्तै नगर्नोस् न म दामहरू सबै मिलाएर नै गरिदिन्छु नि हुन्छ हुन्छ म सामानसँगै पठाइदिन्छु बिलहरू पनि हुन्छ हुन्छ